औ सुन न अस्ति मैले के अनलाइनमा फिफ्टी पर्सेन्ट डिस्काउन्ट भनेर चाहिँ त्यो फेस क्रिम मगाएको थिएँ कि हेर्दाखेरि त उयो थियो स्विटेबल फर अल स्किन टाइप लेखेको थियो हो म त फेरि स्किनको लागि हुन्छ भनेको थिएँ कि लगाएको भोलि पल्ट ल्या आम्मामामा अनुहार त रातै भएर एलर्जीहरू जस्तो निस्किएर पिम्पल्सै पिम्पल्स निस्किएर हो कस्तो पोल्नु पो थालेको फेरि म त त्यो होइन वेदरले गर्दा होला भनेर फेरि यो भोलि पल्ट लगाइनँं पर्सि पल्ट फेरि त्यो क्रिम लगाएको त फेरि त्यस्तै हुन्छ अनलाइनको सामानमा चाहिँ भर नपर्नु रहेछ है देखाउँदा चाहिँ अब कस्तो राम्रो देखायो नि स्विटेबल फर अल स्किन टाइप्स हरे पिम्पल्सहरू जान्छ अरे हो ब्राइटेनिङ अरे अन्त त्यो केमिकलहरू यो छैन अरे विदाउट केमिकलको यो अरे अब एकदम राम्रो खाले प्रडक्ट होला भनेर अनलाइन गरेको त के को एकदम राम्रो छैन रहेछ नि म त डेट एक्सपायर भएको हो जस्तो भनेर डेट एक्सपायर पनि भएको थिएन हो त्यो क्रिम त के भएको थियो होला हो कि केमिकल ज्यादा थियो कि अनलाइनको कुरामा चाहिँ भर नपर्नु रहेछ है पुरा खराब हुँदो रहेछ म त काबु भए अबदेखि चाहिँ अनलाइन चाहिँ कहिले पनि किन्दिनँ